हाम्रो पारम्पारिक भोजन चाहिँ अब नेपालीहरूको पारम्पारिक भोजन चाहिँ त्यस्तै हो सो हो के अरे यो गुन्द्रुक किनेमा झिँगे माछा अन्त सेलरोटी त्यही सेलरोटीम भयो सेलरोटी मेन हो नेपालीहरूको मेन हो त्यस्तो पूजा पूजा आजातिर दसैँ तिहार केही फङ्सनहरू केही कार्यहरू हुँदाखेरि पनि हाम्रो सेलरोटी त्यही हुन्छै हुन्छ अनि हामी त्यही हो अरू त्यही सिँगा वा साग सागहरू अनि यो टाढा टाढाको सब्जीहरू होइन अन्त हाम्रो नेपालीको पारम्पारिक त्यही खास चाहिँ हाम्रो मेन चाहिँ हो सेलरोटी अनि हाम्रो के भन्छ दसैँ तिहारतिर त त्यही सबै खाने त्यस्तै माछा मासु भात दाल सब्जी सबै सलाद त्यस्तैहरू हुन्छन् तर हाम्रो पारम्पारिक भोजन त्यही तपाईँलाई मैले भनिहालेँ त्यही हो गुन्द्रुक झिँगे माछा सुकुटी त्योहरू चाहिँ हाम्रो नेपालीको चाहिँ पारम्पारिक भोजन हो अनि सेलरोटी सेलरोटी चाहिँ हाम्रो मेन हो